विशेष यात्रा गर्दाखेरि म त मेरो परिवारसँग गर्न मन पर्छ मलाई किन भन्दा मेरो परिवार साथै अरू साथीहरूसँग पनि मन पर्छ तर अब विशेष अहिले परिवार भएकोले गर्दाखेरि हामी परिवारसँग नै मलाई यात्रा गर्नु चाहिँ मन पर्छ किनकि परिवार खुसी हुनु नै मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो सन्तुष्ट हो परिवारलाई खुसी देख्नु नै मेरो सम्तोष हो यसकारणले गर्दाखेरि पनि म परिवारसँग नै यात्राहरू गर्नु मलाई एकदमै मन पर्छ